नेपाली भाषा एकदमै लोकप्रिय भाषा हो यो नेपालमा मात्रै नभएर भारतका पनि विभिन्न ठाउँहरूमा बोल्ने गर्छन् गरिन्छन् गरिन्थ्यो जस्तो सिक्किममा दार्जिलिङ कालिम्पोङ र बङ्गालको यो नर्थ इस्ट नर्थ बङ्गाल असम मणिपुर अरुणाचल प्रदेश उत्तराखण्ड वा देहरादून यस्तै ठाउँहरूमा नै यो भाषाको भाषा बोल्ने गर्छ र नेपाली मानिसहरूले आफ्नो सांस्कृतिक र परम्पराको उत्सव मनाउनु र सम्मान गर्नुको लागि अनि आफ्नो भेषभूषाहरू लगाएर सांस्कृतिक कार्यक्रमहरू गरेर नेपाली चाड चाडपर्व हिन्दू हिन्दूत्व हिन्दूत्वको चाड पर्वहरू नेपाल नेपालीको चाडपर्वहरू जस्तै दसैँ तिहार होली जस्तो फगुवा इत्यादिहरू मनाएर आफ्नो संस्कृति परम्पराको उत्सव मनाउने गर्छन्